तपाईँकोमा ऊ यो इन्डोर प्लान्टहरू छ तपाईँकोमा इन्डोर प्लान्टहरू छ तपाईँकोमा के के छ प्लान्टहरू फुलहरू ए मलाई चाहिरहेको छ कि इन्डोर प्लान्टहरू भयो सिनेरीहरू एन्जेलियाहरू पनि छ तपाईँकोमा ए त्यही त मैले नि सुनेको थिएँ हो तपाईँकोमा चाहिँ राम्रो राम्रो प्लान्टहरू छ अरे भनेर अनि त मलाई नि मन परिराखेको छ हो म तपाईँकोमा आएर थुप्रै प्लान्टहरू छ लिनुपर्ने हो आएर लान्छु हो अब राखेँ ए हुन्छ म पनि आएर त्यो प्लान्टहरू लानुपर्यो मेरोमा पनि धेरै किसिमको प्लान्टहरू छ हो अलिक मैले चाहिँ सुनेको थिएँ तपाईँकोमा पुरा राम्रो राम्रो प्लान्टहरू छ अरे भनेर सुनेको थिएँ हो अनि त इन्डोर प्रायः मलाई बेसी चैँ अब इन्डोर प्लान्टहरू चाहिएको छ हो अनि लागि नि हजुर हजुर म मैले पनि अँ घरमा त्यसरी नै लगाएको छु हो प्लान्टहरू अनि चाहिँ पुरा अब प्लान्टहरू चाहिँ मलाई नि पुरा मन पर्छ हो सौकिन छु म पनि अब फुलहरूको विषयमा अनि तपाईँकोबाट चाहिँ अब सबैले ल्याएको रहेछ फुलहरू अनि सबैले तारिफ गर्दैथ्यो नि त तपाईँको उसकोमा जानु बैनीकोमा फुलहरू राम्रो राम्रोहरू छ हो त्यहाँबाट लिएर आउनु अरूतिरबाट ल्याएको चाहिँ सबै मर्यो अरे के भयो अरे हो अनि तपाईँको बाट चाहिँ ल्याएको राम्रो भएछ नि त तपाईँले चाहिँ नर्सरी राख्नुभएको रहेछ नि त ए हुन्छ म पनि त्यही त त्यही सोच्दैछु हो अनि लिएर आउनुपर्यो इन्डोर प्लान्टहरू नि पुरा मन परेको छ अनि त एन विशेष गरी एन्जेलियाहरू भयो हो अनि एन्जेलिया पनि मन पर्छ त्यसको लागि चाहिँ अब पुरा मलहरू चाहियो नि त है हजुर

अँ मलाई थुप्रै चाहिएको छ हो दस बाह्रवटा चाहिएको छ अनि त मेरो साथी पनि आउँछु भनेर भन्नुहुँदैछ हो हामी दुईजना मिलेर निकै नै लिन्छौँ नि त्यहाँबाट फुलहरू अहिले त अब इन्डोर प्लान्टहरू धेरै नै फेमस भएको छ नि त अब हर जग्गा गयो हर घर घरमा गयो अब इन्डोर प्लान्टहरू अब किसिम किसिमको देखिन्छ हो हजुर दामी दामी हुँदो रहेछ अनि त मलाई नि पुरा मनपर्यो हो तपाईँको हेरेँ नि त मैले अरूतिर पनि ल्याएको रहेछ हाम्रो गाउँमा हाम्रो साथीहरूले पनि ल्याएको रहेछ हो अनि भन्दै थियो तपाईँको नाम गरेर उसकोमा जानु नि कस्तो दामी दामी बाहिरबाट ल्याएको छ उसले दार्जिलिङहरूबाट ल्याएको रहेछ कस्तो दामी दामी म मर्दैन पनि मलहरू पनि कसरी लाउनुपर्ने सबै सिकाइदिन्छ

हजुर ए हजुर त्यही त आउँछु म हो अनि त तपाईँकोबाट ल्याएपछि चाहिँ म यता अब अरूले मन पराइहाल्छ हो त्यहाँबाट तपाईँको त पुरा चल्छ नि मैले ल्याएँ भने त अँ त्यही त अरू प्लान्टहरू पनि लिन्छु हो मलाई त फेरि पुरा मन पर्छ नि त फुलहरू लगाउनु हो अनि त अस्ति एउटा साथीकोमा गएको थिएँ आम्मामा कस्तो मजाले लगाएको रहेछ हो इन्डोर प्लान्टहरू त अब कस्तो मन परेको देखेर अनि त उसले कहाँबाट ल्याएको अरे हो अनि त उसले नि भन्दैथियो क्या हो उसको अर्को बैनीकोमा जानु नि उसले कस्तो राम्रो राम्रो उसकोबाट ल्या एको फेरि मर्दैन पनि अब राम्रो हुन्छ भनेर भन्दैथियो नि त हो अनि त्यही भएर मैले

मलाई नि अब ल्याउँछु ल्याएर के अनि त ल्याएर रोप्नुपर्यो यो के रे प्लास्टिकको गमलाहरूतिर त त्यति राम्रो हुँदैन रहेछ है त्यो फुलहरू त माटोकै गमलाहरूमा लाउनुपर्ने रहेछ ए हजुर त्यही त म के रे त्यो ऊ योहरू पनि ए हुन्छ हुन्छ